टेलिभिजनमा मलाई मनपरेको प्रिय सो रोडिस हो अनि यसमा मलाई लाइक नयाँ नयाँ टास्कहरू हेर्नु पाउँछ अन्त इन्टरटेन इन्टरटेन्मेन्ट पनि पुरै हुन्छ अनि त्यहाँबाट नयाँ अब सिक्नु पनि पाउँछ अनि त्यहाँबाट मान्छेहरूले साइनहरू पनि गर्नुसक्छ राम्रो हुन्छ त्यो सो हेर्नु पनि मजा आउँछ